अब मेरो ठाउँ वा नजिकैको पर्यटकीय स्थलका केही विशेषताहरू के हुन् भने चाहिँ अब हाम्रोमा यता घुम्ने ठाउँहरू त धेरै नै छन् जस्तै यता हाम्रै यता भन्यो भने इन्द्रेणी फल्सहरू भन्ने छ बेलटार छ यता दार्जिलिङको चौरस्ता छ रक गार्डन छ यहाँतिर चाहिँ धेरै बाहिरको पर्यटकहरू आउँछ घुम्नु इन्द्रेणी फल्समा राम्रो इन्द्रेणीहरू लाग्छ विशेष गरी अब इन्द्रेणी माथिबाट पानी झर्ना आइरहेको हुन्छ मुनिपट्टि मजाले इन्द्रेणीहरू लागिरहेको हुन्छ त्यहाँ छेउतिरै पर्यटकहरूको लागि राम्रो बाटोघाटाहरू पनि राम्रो छ त्यहाँहरूतिर होमस्टेहरू खानापिनाहरू पनि राम्रो बनाइदिएको छ अब भनौँ भने बेलटारहरूतिर चाहिँ पौडी खेल्नु लागिको लागि राम्रो छ पौडी खेल्दा पनि हुन्छ त्यहाँ बस्नुको लागि पनि राम्रो छ रक गार्डनहरूमा पनि त्यसै झर्नाहरू राम्रो खालको छ मजाले पर्यटकहरूलाई घुम्ने खाने ठाउँहरू एकदमै राम्रो त्यहाँबाट दार्जिलिङको चौरस्ताहरूमा राम्ररी मान्छेहरू बसेर त्यहाँ हेर्दपनि हुन्छ त्यहाँतिर घोडाहरू पनि छ म वहाँ पर्यटकहरूले राम्ररी घुम्ने ठाउँहरू चाहिँ यता राम्रो राम्रो नै छ यता हाम्रो ठाउँतिर